मलाई लामो बाइकिङ गर्दाखेरि यात्रा गर्दाखेरि लाग्ने सामानहरू मेन कुरो आउँछ आफ्नो किट जुन चाहिँ चाहिँ लगाएर हामी यात्रा गर्छौँ हेलमेट भयो चेस्ट गार्ड भयो नि गार्ड ग्लोब्स बुट ज्याकेट र अरू फाल्तु एक्ससरिज र आफूले लामो टुरिङ गर्दाखेरि तेलहरू बोकेर आफ्नो भाँडामा जर्किनमा सालनहरूमा ल्याकिङ चिजहरू भयो अल टुल्स भयो सामानहरू बाटोतिर हिँड्दा हिँड्दा काहीँ केही पङ्कचर चर भयो भने बनाउने किटहरू र खानापट्टि केक सेक बिस्किट के के रहन्छ चिजहरू आफूलाई चाहिने जरुरत पर्ने मेडिसिन र आफ्नोमा फोनमा भएको म्याप जुन चाहिँले गर्दा हामीले बाटोमा हिँड्ने छौँ